दाजु त्यही त अस्तिदेखिको तपाईँसँग एउटा प्रश्न थियो हो म रिसर्च गर्दै हिँडिरहेकी छु हो अनि के विषयमा थियो भन्दाखेरि चाहिँ अब तपाईँ चाहिँ बाग्राकोटको हुनुहुँदो रहेछ होइन अनि अब कालिम्पोङमा आउनुभएको रहेछ अनि अब बाग्राकोटको मान्छे कालिम्पोङमा आएर कसरी अब खेतीपातीहरू गर्नुहुन्छ केको खेती गर्नुहुन्छ यहाँ अनि त्यसपछि प्रश्न चाहिँ अब के छ भन्दाखेरि अब तपाईँले यहाँ खेतीपाती गर्नुहुन्छ कि हुँदैन अनि केको खेती गर्नुहुन्छ गर्दा तपाईँलाई अब राम्रो लाग्छ अथवा तपाईँलाई अँ यो चाहिँ यो यसको खेती गऱ्यो भने चाहिँ यो हुने रहेछहरू भन्ने लाग्छ भने कुन कुन चाहिँ हजुर हजुर हजुर हजुर हजुर हजुर त्यही चाहिएको मलाई चाहिँ तपाईँले कसरी रोप्नुहुन्छ अनि तपाईँलाई त्यो रोपेपछि चाहिँ कस्तो लाग्छ अब यो हुने रहेछ यसको यो चाहिँ राम्रोसँगले यहाँ फुल मतलब फल्ने रहेछ यसले चाहिँ मलाई अब लाभ हुन्छ भनेर कस्तो खालको अनुभव हुन्छ तपाईँलाई भनेर नि हजुरलाई हजुर

हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर कुन चाहिँ महिनामा चाहिँ धान मजाले उयो हुन्छ हौ मैले त बिर्सिसकेँ त्यो सबै कुराहरू अलिकति भनिदिए राम्रो हुने थियो दाजु कुन चाहिँ महिनामा कि बर्खे धान अब अब बर्खे धान पनि हुन्छ भनेर सुनेको थिएँ हजुर

ए हुन्छ हुन्छ मैले राम्ररी बुझेँ नि त अहिले तपाईँले भनेकोले कि म अहिले चाहिँ स्पष्ट भएँ हो धन्यवाद दाजु हजुर हजुर हुन्छ धन्यवाद